मेरो कर्मको अब काम गर्नु कामको विषय लिएर भन्नु पर्दाखेरि र शिक्षाको बारेमा बताउन सक्नु हुन्छ कि भन्ने यहाँ प्रश्न तेर्सिएको हुनाले म उन्नाइस सय त्रिहत्तर सालमा सबभन्दा पहिला त्रिहत्तर सालको पहिला भन्दा चाहिँ म क्लास एटसम्म शिक्षा लिएको शिक्षा लिँदा क्लास एटसम्म लिँदा बाउले हलो जोतेको मलाई मन परेन र शिक्षा लिँदा लिँदा मलाई यो गुनासो आइलाग्यो र मैले स्कुल छोड्न कर लाग्यो र त्यस पछि बाबाले यो बगान कमानमा लग लगाउने जति नै पढे पनि हाम्रो छोरा छोरा छोरीहरूले कमानमा बस्नु कमानको छोरा कमानमा काम गर्ने एउटा उयो छ लहर चलेको छ उहिलेदेखिको चलिरहेको छ अहिले पनि त्यस्तै चलिरहेको छ र अहिलेको प् उहिलेको कमानमा र अहिलेको कमानमा धेरै आकाश र पातालको फरक पर्छ धेरै अस आकाश र पातालको फरक छ म उन्नाइस सय त्रिहत्तर सालमा कमानमा लाग्दा उन्नाइस सय त्रिहत्तर सालको फर्स्ट अप्रिलमा म चाहिँ नोक् यो कमानमा लागेको र त्यतिखेर काम गर्दै गर्दै गरेर आज उन्नाइस सय बाह्रमा आएर म रिटायर भएँ त्यहाँबाट अवकाश प प्राप्त भयो र त्यस पछि अहिले हामीले अब बेरोजगारी जस्तो छौँ हामी बेरोजगारी नै भनौँ र बेरोजगारीको अब के छ भनेदेखिको जुन पाउने सहुलियतहरू पनि अहिलेसम्म हामीले पाएको छैनौँ भन्दा पनि अत्युक्ति नहोला पाउने सहुलियतमा के हुन्छ कमानमा पाइने गेजेटी जस्तो कमानमा पाइने हाम्रो काटिएर बसेको पैसाहरू के अरे फन्ड फन्डहरू हाम्रो गेजेटीहरू अहिलेसम्म धेरै मान्छेले बाह्रदेखि यता ए साढे एघारदेखि यता हामीले त्यो रकमहरू बकाया नै छ धेरै धेरै मान्छेहरू यसरी ब बकाया रुपियाँ नपाईकन पैसा नपाईकन मरेका पनि छन् उनीहरू उनीहरू बितिसके र जो हामी छौँ र अब अहिले सात सात आठ सय सात आठ सय मान्छे हामी छौँ मानिसहरू छौँ र अहिलेसम्म हामीले पाउने कुराहरू पाएको छैनौँ र तपाईँहरूलाई विदित सायद डुवर्सको थाहा छ होला डुवर्समा यस्तो खाले कमानमा जस्तो बाकड जस्तो कमानहरू लङ्कापाडाहरू जस्तोहरू डुवर्समा यस्ता धेरै कमानहरू छन् हामीले बकाया पैसा नपाएको बकाया ब रुपियाँ नपाएको गेजेटी फन्ड नपाएकोहरू अब यो त्यो भन्दा सत्य कुरो बोल्दाखेरि कसैलाई अप्ठ्यारो पर्न नजाला